किसानहरूले चाहिँ अब आफ्नो उयो के भन्छ गाईहरूलाई चाहिँ अब गोठहरू बनाएर गोठमा घाँसहरू हालेर राखेको हुन्छ कसैले चाहिँ अब बारीमा मलजलको लागि बारीमा पनि बाँध्छ अनि अब कतिले चाहिँ फरेस्टहरू नजिक भयो भने अब गाईलाई लाने यस्तो गोरेटो छ भनेदेखिको अब दिनभरि दिनमा अब दुई तिन घन्टा चाहिँ अब फरेस्टमा चराएर फेरि बेलुका घाँस उयो गरेर घरमा ल्याएर बाँधेर फेरि घरमै घाँसहरू हालिदिन्छ दानापानीहरू दिन्छ अनि बाख्राको लागि पनि त्यस्तै गर्छ टाट्नामा घाँसहरू कसैले हालेर राख्छ कसैले चाहिँ अब दिउँसो त्यस्तै दुई तिन घन्टा अब चरनमा लान्छ अनि फेरि बेलुका लिएर खोरमा हाल्छ अब अन्त सुँगुरलाई चाहिँ अब छोड्ने कुरा आएन सुँगुरलाई चाहिँ अब तारहरूले बारेर खोर बनाएर त्यही डुँढमा अब चारो पकाएर चारोहरू हालेर त्यसरी राख राख्नेगर्छ अन्त अब सुँगुरलाई चाहिँ अब जत्तासुकै छोड्नु पनि मिल्दैन त्यसले गर्दाखेरि सुँगुरलाई चाहिँ घरमै चारो पकाएर मानेहरू काटेर आँटा चामलहरू भातहरू लगाएर मानेहरू पकाएर सुँगुरलाई चाहिँ त्यसरी दिएर चाहिँ अब सुँगुरलाई चाहिँ पाल्नुपर्छ त्यसरी पाल्छौँ हामी चाहिँ गाईलाई चाहिँ अब फुको फाल दिनमा पानी नआएको बेला बारीमा अब कसैले मलजलको लागि एउटा बाँध्नुपर्छ गुवा बारीमा बान्छ अब खेतीहरू लगाउने ठाउँमा पनि त्यसरी बाँध्छ अनि बाख्रालाई चाहिँ त्यस्तो गर्दैन गाईलाई चाहिँ त्यस्तो गर्छ बाख्रालाई चाहिँ कसैलाई अब त्यस्तै दुई तिन घन्टा चराउनु लान्छ कसैले चाहिँ अब टाट्नामै घाँसहरू काटेर लिएर हालेर राख्छ नक अनि गाईलाई चाहिँ अब बर्खामा चाहिँ असुविधा हुन्छ पानीहरू पर्छ त्यसले गर्दाखेरि प्लास्टिकको छानाहरू बनाएर छानाहरू लगाएर राखिदिन्छ कसैले चाहिँ अब गोठमै राख्छ गोठहरू बनाएर घाँसहरू दिएर राख्छ अहिले चाहिँ अब अब उयो बर्खामा चाहिँ हुँदैन बारीतिर बाँध्नुको लागि अफ असुविधा भएकोले गर्दा प्लास्टिकहरूको छानाहरू लगाएर राखी राख्छ त्यसरी नै अन्त गाईलाई चाहिँ बाख्रालाई चाहिँ टाट्नामै राख घाँस हालिदिएर राख्छ खोरमा नै बाख्रालाई चाहिँ बाँधैन बाहिर